मैले अहिलेसम्म चाहिँ प्रतियोगितामा भाग लिएको चाहिँ छैन युट्युबमा पनि सेयरहरू गरेको छैन तर हामी युट्युबमा हेरेर धेरै प्रकारले खाना बनाउनु सिक्नु सिक्छौँ इन्ट्रेस्ट पनि लाग्छ त्यही युट्युबमा हामीले खान बनाएकै हेरेर है अन्तखेरि जस्तै हामीले चाहिँ अब बाहिरतिर जाँदा नानीहरूको बर्थडे हुन्छ कसैकोमा कसैकोमा पूजा हुन्छ है त्यसमा चाहिँ हामीले मिलेर खानाहरू बनाउने कोसिस गर्छौँ कसैकोमा खिर बनायो आलुदम सेलरोटी है सेलरोटीहरू पनि प्रायैः हाम्रो नेपाली संस्कृतिमा चाहिँ नम्बर वानमै आउँछ जस्तो चाहिँ मलाई लाग्छ हामीले त्यसरी बनाउँछौँ खिरहरू बनाउँछौँ खिर बनाउँदा पहिला हामीले जसरी दुधहरू गरम गरेर त्यसमा चामल धोएर हाल्छौँ अनि आधा जस्तो पाकेपछि हामीले त्यसमा किसमिस काजु चिनीहरू हालेर त्यसलाई पकाएर राख्ने गर्दछौँ आलुदम पनि अब त्यस प्रकारले नै पकाइन्छ प्रायः कसैको अलग हिसाब हुन्छ कसैको अलग हिसाब हुन्छ आफ्नो आफ्नो तरिकाले बनाउनै छौँ सेलरोटीहरू पनि त्यसरी नै अब चामल भिजायो पहिला दुई अढाई घन्टा राख्यो त्यसपछि उसलाई मिक्सीमा पिस्यो या आफ्नो हेमदस्ता छ त्यसमा पनि पिसेर दुई अढाई घन्टाको लागि रेस्ट गरेर हामी सेलरोटीहरू पकाउने गर्छौँ यसरी नै हामी सानोतिनो प्रोग्रामहरू गरेर हामीले खाना बनाउने प्रयास पनि गर्छौँ साथै सिक्ने पनि छौँ